मैले चाहिँ हिजो अस्तिभित्रमा एउटा अनलाइन फोन मगाएको थिएँ र मेरो आफ्नो फोन चाहिँ झरेर फुटेकोले गर्दा मैले अनलाइनमा राम्रो हुन्छ भनेर पन्ध्र हजारको एउटा अनलाइन फोन मगाएको थिएँ तर त्यो चाहिँ धेरै त्यो मैले सोचेको जतिको चाहिँ भएन किनभने ब्याट्री ब्याकअपहरू पनि राम्रो छैन रहेछ र इन्टरनेट स्टोरेजहरू पनि राम्रो छैन रहेछ र मैले सोचेको जतिको चाहिँ त्यो फोन छैन किनभने मैले पन्ध्र हजारमा त यहीँ मार्केटमा किनेको भए त धेरै राम्रो राम्रो फोनहरू पाउथिएँ तर पन्ध्र हजारमा त्यो फोन चाहिँ राम्रो थिएन र यो अनलाइनमा हामीले जब फोनहरू मगाउँछौँ भने चाहिँ तपाईँहरूले विश्वास नगर्नुहोस् किनभने कतिवटा त्यो फोनहरू चाहिँ त्यो राम्रो आउँदैन उनीहरूले त्यो पुरानै फोनहरू बेचेको जस्तै गर्छ र अनलाइनमा चाहिँ निकै फ्रडहरू पनि हुने गर्छ